प्रायःजस्तो हामी सबैजनाले बाइक त चलाइरहेकै छौँ है अहिले सबैको घरघरमा बाइकहरू आफ्नो आफ्नो घरमा छ अनि यही बाइकको विषयमा म भनिरहेछु अनि सबैजनाको घरमा छ बाइक है अनि यसलाई जुन चाहिं प्रकारले हेरचार गर्नुपर्ने छ मेरो मेरो उयेसबाट चाहिँ म कसरी प्रकारले हेर्छु भन्दाखेरि बाइकलाई तपाईँको टाइम टु टाइम सर्विसिङ गराइरहनु पर्छ अनि बाइक तपाईँको टाइम टु टाइम सर्विसिङ तिन तिन महिना या दुई दुई महिनामा बाइकलाई सर्विसिङ गराइरहनु पर्छ त्यो सर्विसिङको टाइममा इन्जिन ओइल ओइल फिल्टर अनि कोही बेला एयर फिल्टर मैला भएको हुन्छ होइन डिस प्याड अगाडिको पछाडिको खिएको हुन्छ त्यसलाई हामीले बद्लाउनुपर्छ अनि तपाईँको जुन चाहिँ बाइकको चेन हुन्छ चेनलाई पनि एकदमै राम्रोसँगले लुप्रिकेन्ट गरिरहनु पर्छ है कोही बेला त्यसमा लागेको जुन चाहिँ चेन स्प्रे हुन्छ जुन चाहिँ चेन लुब्रिकेन्ट भन्छ है बाइकको चेनलाई एकदमै स्मुथ बनाउने गर्छ जुन चाहिँ तरल पदार्थले हो त्यस त्यो चिजलाई पनि हामीले एकदमै समय समयमा हामीले त्यसलाई चेक गरिबस्नुपर्छ है अनि त्यही प्रकारले हामीले यस्तै प्रकारले हामी आफ्नो बाइकलाई एकदमै राम्रोसँगले हेरचाह गरेर है राख्न सकिन्छ सबैभन्दा अब महिनामा तपाईँले महिनामा तिन महिनामा या दुई महिनामा आफ्नो बाइकलाई चाहिँ अब सर्विसिङ चाहिँ गराइराख्नु गर्छ है कुनै पनि ठुलो ग्यारेजमा नलगे पनि आफै घरमा भए पनि तपाईँले डिसब्रेकको है पे प्याड हुन्छ है जुन चाहिँ चिज चाहिँ तपाईँको ब्रेकमा लाग्ने गर्छ मुनिको हो त्योहरू तपाईँले चेक गर्नुसक्छ होइन खोस्रिएको छ भने त्यो घिसिएर एकदमै कम्ती माथि फलाम टच हुँदैछ भने त्यसलाई चेन्ज गरेर तपाईँले अरू त्यसको बद्लीमा तपाईँले नयाँ सोल हाल्नुपर्यो होइन अनि इन्जिन ओइल जुन चाहिँ बाइकको भित्र इन्जिनमा जुन चाहिँ ओइल हुन्छ है त्यसलाई एकदमै ध्यान लगाएर त्यसलाई याद गर्नुपर्छ त्यो इन्जिन ओइल जब सुक्यो भने त्यो तपाईँको बाइकको पुरा बाइक नै तपाईँको बिग्रिने बिग्रिन्छ र त्यसले गर्दाखेरि इन्जिन ओइलहरू पनि एकदमै राम्रो कम्पनीको र टाइम टु टाइम त्यसलाई चेन्जहरू गर्नुपर्छ इन्जिन ओइल फेर्दाखेरि तपाईँको ओइल फिल्टर पनि फेरेकै हुनुपर्छ किनभने त्यो ओइल मात्रै नयाँ हालेर फिल्टर पुरानो हालेको छ भने त्यो फिल्टर पुरानोले गर्दाखेरि त्यो ब्लक भएको हुन्छ है जाम भएको हुन्छ त्यसले गर्दाखेरि पुरानै लगायो भने त्यो जुन चाहिँ हामीले हालेको तेल हुन्छ त्यो इन्जिन ओयल हुन्छ जुन चाहिँ तपाईँको इन्जिनमा राम्रोसँगले यतादेखि उता र सर्कुलेट हुन सकिँदैन अनि साथसाथै बाइक चलाउँदाखेरि बाइक पनि धेरै प्रकारको हुन्छ अनि बाइकमा अब टुरिङ बाइक अर्कै हुन्छ है जुन चाहिँ लामो लामो जग्गा यातायात गर्नको लागि बनाइएको बाइक टुरिङ बाइक भन्छ त्यसलाई अनि एउटा स्पोर्ट्स बाइक हुन्छ अनि अर्को तपाईँको कम्प्युटराइज बाइक हुन्छ अब टुरिङ बाइकमा तपाईँको बुलेटहरू आयो होइन अनि तपाईँको रेसिङ बाइकमा तपाईँको यमाहा आरवान् फाइभ केटिएम आरसी अन्त डिजिटल बाइकमा तपाईँको स्प्लेन्डरहरू है कम्ती सिसीको हुन्छ अनि बाइक कुदाउँदाखेरि थकाइ थकान तपाईँले कस्तो खालके बाइक चलाउनुहुन्छ हो त्यसको हिसाबमा हुन्छ है तपाईँले अब टुरिङ बाइक नै चलाउनु हुँदैछ कि टुरिङ बाइकमै तपाईँ लामो जग्गा यातायात गर्नुहुँदैछ कि वा कि तपाईँले रेसिङ बाइकमा रेसिङ बाइकमा तपाईँले लामो जग्गासम्म तपाईँले त्यसमा चाहिँ यातायात गर्नुभयो भने त्यसमा तपाईँलाई एकदमै थन्डा हुन्छ बाइकको पनि आफ्नो आफ्नो छ है लामो यात्रा गर्नुको लागि टुरिङ बाइक बनााएको हुन्छ बुलेटहरू हुन्छ डोमिनरहरू हुन्छ है त्यसमा तपाईँले त्यो टुरिङ बाइकमा तपाईँले लामो यात्रा गर्नुभयो भने त्यस्तो तपाईँलाई थकान हुँदैन तर रेसिङ बाइकहरू फेरि रेसिङ बाइक टुरिङको लागि बनाएको पनि होइन लामो लामो यातायात गर्न लागि नि रेसिङ बाइक एउटा हाइवेमा सर्ट एकदमै कम्ती छोटो छोटो जग्गामा जानको लागि रेसिङ बाइक त्यो प्रकारले बनाएको हुन्छ र त्यसमा तपाईँले अब टुरिङ गर्नु लामो लामो बाटो जानु सक्नुहुँदैन यसमा तपाईँलाई एकदमै थकाइ महसुस हुन्छ लामो बाटोको लागि त तपाईँले जुन चाहिँ टुरिङ बाइक हुन्छ त्यो चलाउनु पर्यो है अनि तपाईँको हिटरभित्रमा बजारभित्रै यतादेखि उता नजिकैको जग्गामा यता ल्याउनु सामान ल्याउनुको लागि तपाईँको जुन चाहिँ कम्प्युटर बाइक हुन्छ जस्तै स्प्लेन्डर भयो तपाईँको हिरो साइन हिरो कम्पनीहरूको आउँछ यो बाइकहरू तपाईँलाई नजिकैको जग्गामा एकदमै छेउछेउको जग्गामा सामानहरू लिएर यताउता यातायात गर्न तपाईँलाई यसमा सुविस्ता पर्छ अनि साथसाथै बाइकमा तपाईँले तपाईँको सेफ्टीको लागि पनि तपाईँले एकदमै ध्यान राख्नुपर्छ बाइकमा जाँदाखेरि तपाईँले सधैँ हेलमेट लगाएको हुनुपर्छ र तपाईँको पछाडि बस्ने जो व्यक्ति छ उसलाई पनि तपाईँले चढाउनुभएको छ भने हेलमेट लगाउनु एकदमै अनिवार्य छ अहिले त एकदमै गभर्मेन्टले पनि स्ट्रिक्ट बनाएको छ जसले हेलमेट लगाउँदैन त्यसलाई पुलिसले चलान कटाउँछ र त्यसले गर्दाखेरि यो सबैभन्दा ठुलो कुरा चाहिँ के हो भन्दाखेरि तपाईँको तपाईँकै राम्रोको लागि तपाईँकै सेफ्टीको लागि गभर्मेन्टले त्यो तपाईँ नियमहरू लागु गरेको हो हेलमेट जहिले पनि हाम्रो सेफ्टीको लागि बाइकमा लुकिङ ग्लास हुनुपर्यो राइट साइड अनि लेफ्ट दाहिने र बायाँमा तपाईँको ऐना हुनुपर्यो निकालेर राखेको हुनुभएन तपाईँले ऐना राखेकाले पछाडिबाट आएको गाडीहरू तपाईँले देख्न सक्नुहुन्छ है अनि हेलमेट जुन चाहिँ सस्तो दामको होइन अलिकति राम्रै महँगै दामको जसले चाहिँ तपाईँलाई कुनै पनि दुर्घटना हुँदाखेरि तपाईँको मेन जुन चाहिँ टाउको छ तपाईँको टाउकोलाई प्रोटेक्ट गर्नसकोस् है अनि पछाडिको साथी छ उसको लागि पनि तपाईँले जो तपाईँसँग पछाडि बसेको हुन्छ उनीहरूलाई पनि तपाईँले हेलमेट लगाइदिनु एकदमै अनिवार्य छ है यसले गर्दाखेरि भोलिको दिनमा तपाईँ जाँदाखेरि कुनै पनि दुर्घटना घट्यो भने तपाईँको त्यो हेलमेटले तपाईँको ज्यान बचाउनसक्छ र यी कुराहरूको चाहिँ अब तपाईँले बाइक कुदाउँदाखेरि सावधानीहरू चाहिँ तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ सतर्क हुनुपर्ने कुरा चाहिँ यी हुन् हेलमेट लगाएको हुनुपर्यो तपाईँले अनि तपाईँले राइडिङ बुट्सहरू पनि आएको हुन्छ है त्योहरू पनि तपाईँले लगाउँदा हुन्छ ज्याकेट तर एकदमै बेसिक एकदमै मुनिलो कुरामा चाहिँ तपाईँले हेलमेट चाहिँ एकदमै तपाईँले लगाएको हुनुपर्यो है बाइकमा तपाईँको साइड ऐना जुन चाहिँ छ त्यो तपाईँले लगाएको हुनुपर्यो किनभने पछाडिबाट आएको गाडीहरू तपाईँले ऐनामा राम्ररी देख्न सक्नुहुन्छ र पछाडिबाट आएर कुनै जग्गामा लाग्नु ठोकिनुदेखि तपाईँ बाँच्न सक्नुहुन्छ